नयाँ रेसिपीहरू सिक्नको लागि मैले युट्युबमा भिडियोहरू हेर्ने गर्दछु युट्युबमा च्यानलहरू फलो गर्दछु र च्यानलहरू भन्नुपर्दाखेरि म छितेन डुक्पाको युट्युब च्यानल हेर्ने गर्दछु जति पनि मलाई चाहिएको रेसिपीहरू हुन्छ म त्यहाँ सजिलोसँगले उहाँको च्यानलबाट म रेसिपीहरू सिक्ने गर्दछु रेसिपीहरू जस्तै मलाई मोमो बनाउनु छ चाउमिन बनाउनु छ जे पनि बनाउनु छ म उहाँको च्यानल हेर्ने गर्दछु र म अर्को च्यानल कविता किचन पनि हेर्ने गर्दछु उहाँको युट्युब च्यानल छ र उहाँको च्यानलमा पनि मैले धेरैवटा रेसिपीहरू मैले उहाँको च्यानलबाट सिकेको छु र त्योबाहेक म सञ्जीव कुमार फेमस सञ्जीव कुमारको पनि उहाँको च्यानल पनि युट्युबमा म फलो गर्ने गर्दछु र उहाँको सोबाट उहाँको च्यानलबाट पनि मैले धेरैवटा रेसिपीहरू नयाँ नयाँ रेसिपीहरू सिकेको छु र म त्यसबाहेक मैले जोन जोन विकको पनि मैले च्यानल फलो गरेको छु र उहाँको च्यानलमा पनि एकदम नयाँ लेटेस्ट लेटेस्ट नयाँ नयाँ नयाँ रेसिपीहरू उहाँले पनि देखाइरहनु हुन्छ भिडियोमा र उहाँको च्यानललाई पनि म फलो गरेर त्यहाँबाट पनि मैले धेरै रेसिपीहरू सिक्ने गर्दछु